खेलकुदले मान्छेको शारीरिक स्वास्थ्यमा एउटा परिवर्तन ल्याउने छ भनेको त यो सबैलाई यादै नै भएको कुरा हो तर मानसिक परिवर्तनको कुरा गरौँ भने या मेन्टल डेभलपमेन्टको कुरा गरौँ भने अब तपाईँको जुनै पनि स्पोर्ट्स भयो स्पोर्ट्स खेल्दाखेरि अब तपाईँको शरीर खालि होइन दिमाग पनि लाग्छ अब जस्तो कि फुटबल खेल्नु भयो रे जसलाई चाहिँ गोली भनिन्छ यहाँ फुटबल खेल्दाखेरि अब तपाईँले यो गोली लिएर कुदेको कुदेको त होइन यता हेर्छ उता हेर्छ टिम कहाँ छ त्यो एउटा स्ट्राटिजी हुन्छ स्ट्राटिजी बिल्डिङ हुन्छ तपाईँको फरवर्ड खेल्छ कतिजना पिच्छे ब्याक खेल्छ क्वाटर ब्याक हुन्छ लेफ्ट ब्याक हुन्छ तपाईँको किप्पर भयो सबैजना मिलेर एउटा अब एघारजनाको टिममा सबैजनाले एउटा स्ट्राटिजी मिलाएर खेल्छ सो त्यो स्ट्राटिजी डेभलप गर्नुमा पनि एउटा मेन्टल डेपलपमेन्टको आयो र तपाईँको मेन्टली स्पोर्ट्सहरू त छ है छ जस्तै कि तपाईँको चेसहरू भयो त्यसमा दिमागको जरुरी पर्छ तर चेसमा पनि तपाईँको भनौँ भने फिजिकल डेभलपमेन्ट पनि अलिक इम्पोर्टेन्ट नै छ किनभने तपाईँ फिजिकली फिट छैन भने मेन्टली पनि फिट हुनु सक्दैन मेन्टली फिट छैन भने फिजिकली पनि फिट हुन सक्दैन र तपाईँको जति सक्दो स्पोर्ट्समा मेन्टल एन्ड फिजिकल क्यापासिटी दुइटै नै चाहिन्छ अब तपाईँले बास्केटबल खेल्नु भयो हरे बास्केटबलमा नि एउटा टिम बिल्डिङ हुन्छ पाँचजना खेल्छ पाँचजनामा एउटा बललाई कहाँदेखि कहाँ लगेर या अपोनेनबाट कसरी छिराएर गोल गरौँ या बास्केट गरौँ भन्ने हुन्छ फुटबलको पनि सेमै हो अब तपाईँको जति पनि स्पोर्ट्समा फिजिकल डेभलपमेन्ट पनि चाहिन्छ चाहिन्छ तपाईँको जति पनि फिजिकल हेभी स्पोर्ट्स छ लाइक तपाईँको फुटबल भयो फुटबल छ भने त रनिङ चाहियो तपाईँको स्ट्यामिना चाहियो अरू बास्केटबलमा पनि स्ट्यामिना चाहियो तपाईँको एजिलिटी चाहियो एउटा स्पोट्समेनसिप हुनु पऱ्यो र तपाईँको मेन्टल डेभलपमेन्ट अरू स्पोर्ट्सहरूतिर कसरी हुन्छ भन्दा एउटा डिसिप्लिन पनि हो किनकि तपाईँले कुनै स्पोर्ट्स सिक्नु छ हरे या खेल्नु छ हरे बिहानको तपाईँ बिहानै उठेर प्र्याक्टिसमा जानु पऱ्यो बेलुका पनि प्र्याक्टिसमा खट्नु पऱ्यो त्यो स्ट्राटिजीहरू सिक्नु पऱ्यो सोच्नु पऱ्यो स्किल्सहरू डेभलप गर्नु पऱ्यो सो त्यसरी नै मेन्टल डेभलपमेन्ट पनि चाहिन्छ फिजिकल डेभलपमेन्ट पनि चाहिन्छ इस् स्पोर्ट्सको लागि र स्पोर्ट्सले चाहिँ त्यसलाई अझै प्रमोट पनि गर्छ मेन्टली पनि फिजिकली पनि एउटा मान्छेलाई चाहिँ प्रिपेर गर्छ जो लाइफको जुन पनि सिचुएसन होस् चाहे मेन्टल सिचुएसन आवोस् या फिजिकल सिचुएसन आओस् त्यसलाई चाहिँ कसरी ट्याकल गरौँ स्पोर्ट्सले चाहिँ मान्छेलाई अझै अघाडि बड्नु या आफ्नो लिमिट्सलाई पुस गर्नु या आफ्नु क्या आफ्नो एउटा

लास्टको अड्क्यो नि हौ